बस्तीवला भएको कारणले घरमा तयार पार्ने पेयहरूबारे त थुप्रै छन् किन भने घरको गाईबाट दुध निस्किन्छ दुधबाट दही दहीबाट लस्सी बनिन्छ नाना प्रकारका पेयहरू बनाउन सकिन्छ त्यस त्यही मात्र नभएर आफ्नै घरको निम्बुको रस बनाएर पिउन सकिन्छ सुन्तलाको रस बनाएर पिउन सकिन्छ उखुको रस निकालेर पिउन सकिन्छ बनाइन्छ साथै तुलसीको पत्ता अनि अन्य पत्ताहरू मिलाएर पेय गर्न खान सकिन्छ